विकासशील विश्वबारे मेरो धारणा यो छ भन्दाखेरि चाहिँ अब संसारमा अब धेरै कुरा परिवर्तन भइरहेको छ होइन अब सानोदेखिको लिएर ठुलो कुरा सबै परिवर्तन भइरहेको छ त्यसरी अब हिजो अस्ति भएको ल्यान्डिङ होइन मुनमा चन्द्रायानको होइन अब त्यो पनि एउटा ठुलो परिवर्तन नै हो भनौँ न अब कहिलेदेखिको कोसिस गरिरहेको थियो होइन मुनमा ए जुनमा त्यो सेटलाइट पठाउनुको लागि तर यसपालि त्यो किन चाहिँ उयो भयो ल्यान्ड भयो भन्दाखेरि चाहिँ सबै परिवर्तनले गर्दा त हो पहिला ट्राई गर्यो भएन सेकेन्ड ट्राई गर्यो भएन जब थर्ड ट्राई गर्यो त्यो त केही परिवर्तन गरेरै भएको नि त होइन अन्तखेरि अब जस्तै फोनहरूबाट भयो होइन फोनहरूमा अब कतिवटा कुरा घरमै बसीबसी देख्न पाइन्छ न्युजहरू घरमै बसीबसी सुन्न पाइन्छ होइन अब एपहरू यस्तो यस्तो एपहरू निस्किसकेको छ कि अब अब त अहिले त अब के पो भन्छ अनलाइन अर्डरहरू गर्नु पनि सक्छ खानादेखिको लिएर लुगाफाटादेखिको लिएर सबै अनलाइन अर्डर हुन्छ होइन अनलाइन लुगाहरू मात्रै नभएर सामानहरू होइन काठको कुराहरू जे पनि चिजहरू अनलाइन अर्डरहरू गर्नु सक्छ होइन त्यही भएर चाहिँ अब यो मोबाइलले गर्दाखेरि पनि मोबाइलले अब के भन्छ त्यसलाई सोसियल मिडियाले होइन सबै कुरामा अब परिवर्तन बिस्तारी बिस्तारी गर्दै परिवर्तन ल्याउँदै जाँदैछ तर तर होइन अब त्यही भएर चाहिँ अब बिस्तारी बिस्तारी अब गर्दै गर्दै गर्दै संसारमा सबै अब राम्रो राम्रो परिवर्तनहरू आउँदै जान्छ होइन अब कतिवटा कुरा अब राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ होइन तर अब धेरै कुरा छ क्या उइसले सोसियल मिडियाले फोनले विकास गरेको चाहिँ धेरै कुराहरू छ भनेर मेरो भनाइ छ